यो कानुनी कागजहरू प्राप्त गर्न चाहिँ अलिकति गाह्रै छ अब जग्गा जग्गामा कुदाकुदी गर्नुपर्यो र अन्त म मलाई चाहिँ अब यो रासनको कार्ड बनाउनुलाई मलाई निकै झमेला परेको थियो बिडिओ अफिस जानुपर्यो र अन्त मात्रै अब कानुनी कागज अब बनाउनुपर्यो अब हुँदोरहेछ बिडिओ अफिस गएर मैले यो कानुनी कागजहरू प्राप्त गर्नसकेँ